अब हालैको घटना भन्नु पर्दा चाहिँ है हाम्रो पाहाड क्षेत्रमा कालिम्पोङमा चाहिँ एउटा बुहारीले चाहिँ अब सम्पतिको लागि अब सासूलाई चाहिँ अब मारेको अब मर्डर गरेको अ न्युज आएको त्यो है यो चाहिँ मलाई एकदमै रोचक लाग्यो किनभने अब हाम्रो अहिले चाहिँ यस्तो मान्छेहरू एक अर्कामा हुन्छ नि अब मान्छे मान्छे नै रहेन जस्तो लाग्छ अब पहिला अब जुन चाहिँ त्यो रेस्पेक्टहरू गरिन्थ्यो है सासूहरूलाई भयो बुहारीहरूलाई भयो हुनु त सासू बुहारीको रिलेसन नै त्यही हो घटबढ भइरहन्छ है अलिकति मनमुटाउहरू भइरहन्छ तर अब मर्डर गर्नु भनेको अब त्यो सानो कुरा होइन हो अनि मलाई चाहिँ अब त्यो हुन्छ नि अब मेन्टली मान्छे चाहिँ अब कति डिप्रेस अब मेन्टली अब मान्छे हेल्दी नै छैन जस्तो लाग्छ अब पहिलाको जस्तो इन्भाइरोनमेन्ट नभएर हो कि अब एक अर्कामा डर नभएर हो है किनभने मेन्टली अब मान्छेको हेल्थ राम्रो छ भने उसले अब राम्रो सोच्नु सक्छ नि त अब उसले मर्डर गऱ्यो भनेको त अब उसको मेन्टल हेल्थ अब एकदमै वर्स थियो होला त्यही भएर त उसले मर्डर गर्नु सक्षम भयो है म चाहिँ लाग्छ अब मान्छेले चाहिँ फिजिकल हेल्थ भन्दा चाहिँ अब अहिलेको जमानामा चाहिँ मेन्टल हेल्थलाई चाहिँ अलिकति ध्यान दिनुपर्छ जस्तो लाग्छ